मेरो पुस्ताहरू त्यस्तो खाना बनाउनु चाहिँ व्यन्जनाहरू बनाउने पृष्ठभूमिबाट आएको त होइन तर पनि मलाई कोही कोही बेला व्यन्जनाहरू बनाउनु इच्छा लाग्छ त्यसै कारणले म यहाँ मेरा इच्छाहरूमध्ये मैले खाना बनाउनु चुनेको हो मैले खाना बनाउनु त त्यति मज्जाले त नआए तापनि पनि मैले अलिअलि आफ्ना खानाभरको लागि खाना बनाउनु सक्छु अरूलाई अरूलाई खाना बनाउन खिलाउन खिलाउने नसके तापनि मैले आफ्ना लागि आफ्ना पेटको लागि केही पनि बनाएर खानु सक्छु यति चाहिँ म आफ्नो आफूद्वारै गर्नु सक्ने मेरोमा क्षमता छ धन्यवाद